पहिले म चाहिँ बस्तीकै कुखुरा पाल्छु हो ब्रोइलर पनि मनपर्दैन बस्तीकै कुखुरा मनपर्छ पहिलेदेखि नै कहिले पनि ब्रोइलर त पालेको पनि छैन पनि हो बस्तीकै कुखुरा मनपर्छ अन्डा पनि धेरैमा जान्छ मासु पनि अब काट्यो भने धेरैमा जान्छ ब्रोइलरको त अहिलेसम्म उ नै गरेको छुइनँ जान्दिनँ पनि होला हो बस्तीको नै कुखुरा म त मनपर्छ पाहाडे कुखुरा नै हो र ब्रोइलर त म त पाल्नै सक्दिनँ र बस्तीकै कुखुरा मनपर्छ बस्तीकोले त हरेक चिज खाइहाल्छ आफै चरेर पनि भइहाल्छ त्यसमा अलिअलि चारो दिनुपर्छ भइहाल्छ ब्रोइलर जस्तो त्यो थलोमा नै चारो रातदिन दिनुपर्दैन म त त्यस्तो सक्दिनँ बस्तीकै कुखुरा मनपर्छ र बस्तीकै कुखुरा नै देसीजस्तो अब सानैदेखि पालेर होला कि ब्रोइलर त मनपर्दैन बस्तीको कुखुरा जस्तो राम्रो पनि हुँदैन हो र बस्तीकै मनपर्छ पहिलेदेखि पालिल्याएको त्यसै भन्नुपऱ्यो नि होइन